कालिम्पोङ जिल्लाको अब इतिहास भन्नु पर्दा चाहिँ होइन यो ठाउँ चाहिँ कसरी विकसित भयो भन्दाखेरि चाहिँ अब कालिम्पोङ जिल्लाको चाहिँ एकदमै इतिहास चाहिँ अलिकति अन्य जिल्लाहरूभन्दा भिन्नै छ किन भन्दाखेरि अब यो जिल्ला कालेबुङ जिल्ला चाहिँ अब लेप्चाहरूको राजा होइन गेबू आच्योक र दामसाङ फर्ट विषयमा त अब सबैले सुनेको होला होइन अब लेप्चाहरूको चाहिँ भूमि रहेछ नि त कालेबुङ जिल्ला त्यसले गर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ अब लेप्चाहरूको अब खानदान नै लेप्चाहरूको नाममै अब कालिम्पोङको पनि नामकरण भएको रहेछ है अब लेप्चा किङ सुनिहाल्नु भएको होला गेबू आच्योक भन्ने अब को अब राजाहरू बस्ने दमसाङ फर्ट भयो दामसाङगढी अब दालिमटार भन्ने अब यो एउटा अब एकदमै तपाईँको लेप्चाहरूको गढ रहेछ नि त अब यहाँको अब कालेबुङबाट चाहिँ अब धेरै वर्ष अगाडि यहाँनेर ठुल्ठुलो ट्रेडहरू हुने थिएछ जस्तो कि अब तिब्बत जानको लागि चाहिँ इन्डिया टे टिबेट इन्डिया सिल्क रूट भन्छ एउटा सिल्क रूट ट्रेड यो सिल्क रूट अब धेरै अब ब्रिटिसकालीनदेखि नै अब कालेबुङको समानहरू टिबेट लाने टिबेटको कालेबुङ लाने है यो अब धेरै वर्ष अगाडिदेखि अब यसमा यो ट्रेड भएकोले गर्दाखेरि चाहिँ कालेबुङ सिल्क रूट मुख्य अब ट्रेडको मार्केट नै अबट्रेडको सेन्टर नै भएको अब इतिहास छ होइन यसले गर्दाखेरि अब अहिले त अब सिल्क रूट पनि बन्द छ अब सरकारले सायद पहल गऱ्यो भने अब यहाँको क्षेत्रको लागिलाई राम्रो हुनेछ र अब कालेबुङ चाहिँ अब धेरै यो हिजो अस्ति मात्रै अब जिल्ला भएको थियो नभए त अब दार्जिलिङ जिल्लासँगै अब दार्जिलिङ जिल्लाको एउटा सब डिभिजन थियो अब कालेबुङ कालेबुङ पिछाडि आएर जिल्ला भयो जिल्लामा परिणत परिणत भएर अबो धेरै यहाँनेर अब सहुलियतहरू अब भयो अब यहाँको विकास भएर जाँदैछ होइन अब कालेबुङ जिल्ला कालेबुङको चाहिँ अब एउटा कालेबुङ सर्भिस तपाईँहरूले सुनिरहनुभएको होला अब संविधान लेख्ने क्रममा अब हाम्रो यहाँको अरी बहादुर गुरुङ जो चाहिँ अब अखिल भारतीय गोर्खा लिगको एकजना भयङ्कर नेता जन्मदाता हुनुहुन्छ उहाँको पनि ठुलो योगदान रहेको छ कालेबुङमा कालेबुङको इतिहासमा है यस्तो थुप्रैहरू छ